मैले चाहिँ फर्स्ट कुकिङ गर्नुथालेको चाहिँ क्लास सेभेनदेखि नै हो किनभने हाम्रो स्कुल छुट्टी हुँदाखेरि विन्टरको टाइममा चाहिँ घरमा कोही पनि हुन्थेन हामी मात्रै हुन्थौँ होइन नानीहरू मात्रै अनि आमाहरू बगानमा पत्ती टिप्नु जानुहुन्थ्यो अनि त्यही भएर खाना त अब पकाउनु पऱ्यो अनि आमाहरूलाई पनि यसो हेल्प हुने त्यही भएर हामीले क्लास सेभेन पढ्दादेखि नै खानाहरू पकाउनु थालेको मैले चाहिँ तर सिकाउनुभयो आमाहरूले अब भात कसरी पकाउनुपर्ने यसरी कसरी चामल धुनुपर्ने होइन अनि पानी तार्नु जानेन भने पनि अलिक बेसी हालेर चामल यसरी तारेर पकाउनु त्यति बेला त अब कत्ति खुसी लाग्थ्यो त्यो चामल उम्लिँदा पनि भात पाक्दाखेरि पनि खुसी लाग्थ्यो दालहरू पकाउँदा यसरी झानेर यसरी पकाउनुपर्छ प्याज लसुन अदुवा हालेर त्यसरी अलिअलि गर्दै सिकेँ हो अब त्यति बेलाको जमानामा होइन अलिअलि अलिअलि गर्दै त्यसरी सिकियो त्यसरी नै बिस्तारै बिस्तारै सबै कुरो जान्दै गइयो अनि कुकिङ कुकिङको अनुभव त अब त्यही हो अब आमाहरूले सिकाउँदै गयो आमाहरूले पकाउँदा हामीले हेर्दै गयौँ त्यसरी सिक्दै गएँ अनि मैले चाहिँ मेरो आमाबाटै सिकेँ कुकिङ गर्नु चाहिँ